चुल्हामा धेरै प्रकारको आगो बाल्ने सामानहरू चलाइन्छ जस्तै एउटा कुरा स्टोभ भयो जो मट्टी तेलबाट चलिन्छ चलाइन्छ त्यहाँदेखि त्यो स्टोभ पनि धेरै प्रकारको हुन्छ कोही पम्प लगाएर चलाउने कहीई सलेदोमा सलेदोमा नि कोही राम्रो क्वालिटीको कोही कम्ती दामको है अन्त त्यो चलाएर खाना पकाइन्छौँ अब त्यो त्योद्वारा एक समय थियो समयमा थियो अब याहाँनिर अहिलेको जस्तो ग्यास चुल्हाहरू निक्लेको थिएन जुन बेला बजारमा बसेर अब त्यो दाउरा कोइला चलाएर बस्नु नसकिने चुल्हा भनौँ कोठामा सानो कोठामा भाडा लिएर बस्नु पर्दा स्टोभ चलाइन्थ्यो स्टोभ चलाउँदाखेरि के हुँदो रहेछ भन्दाखेरि तपाईँको एक त तपाईँको स्टोभमा राम्रोसँगले जत्ति नै मज्जाले राम्रोसँगले चलाए पनि त्यसमा मट्टितेलको कहीँ न कहीँ गन्ध पर्दो रहेछ है त्यो गन्ध खानामा मट्टीतेलको गन्ध पर्दाखेरि कत्तिले त त्यसै पनि मन पनि पराउँदैन तर अब हामी त अब त्यो एक युवा जमानामा अब त्यो खानै पर्थ्यो खाइन्थ्यो अन्त स्टोभबाट पकाइँदाखेरि धेरै प्रकारको अडचनहरू आउँदो रहेछ फेरि अर्को कुरो तपाईँको जुन दाउरामा पकाउँदाखेरि दाउरालाई सानो बनाउनु पनि मिल्ने स्टोभमा चाहिँ सानो बनाउनु मिल्दैन मिल्नु त मिल्छ धेरै कम्ती मात्रमा हुन्छ त्यो र के भयो कतिवटा कुरो फेरि समय धेरै लाग्ने भयो स्टोभमा पानी तताउनु पऱ्यो भने धेरै समय लाग्छ है अब अलिकति कडा वस्तुहरू दालहरू भयो मासुहरू नि पकाउनु पऱ्यो भने स्टोभमा निकै समय लाग्छ अनि अर्को कुरो अब मानीलियो रे त्यो पम्पवाला छ भने त्यसको आवाजले हामी अब अरूलाई पनि डिस्टर्ब गर्छ है अन्त स्टोभमा त फेरि पम्पवाला त अर्को के डर पनि अब पम्प त्यो बेसी भयो भने पड्किने पड्केर अब ध्वंस हुने डर पनि हुने अनि अर्को खालको स्टोभ पनि त्यही हो सलेदोवाला पनि कोही बेला अब म मट्टितेल सक्यो र त्यो त्यो सलेदो अथवा भित्रभित्रै जलेर ट्याङ्कीमा ठुलै आगो लाग्ने सम्भावना पनि देखियो कतिवटा पड्केको नि थियो त्यो मलाई स्टोभ चाहिँ मलाई त्यति मन परेन क्या भनौँ भने अब करै लागेर अब चलाइयो र आउने जेनेरेसनलाई आउने भावी पिँढीहरूलाई त म प्रायः भन्छु स्टोभ चाहिँ युज पनि नगर्नु प्रयोग नगर्नु जतिसक्दो अरू नै प्रयोग गर्नु स्टोभले धेरै हानीकारक पनि छ फेरि अहिलेको जमानामा फेरि स्टोभमा त्यो मट्टितेल कहाँबाट पाउनु त्यो गाह्रो पर्छ क्या